मेरो नजिककै गाउँमा साई भजन मन्डली छन् र तिनीहरू अथवा हामी कहाँ भेला हुन्छौँ भने हामी त्यहाँ नजिकै भएको साई मन्दिरमा भेला हुनेगर्छौँ र हामीले प्रयोग गर्ने साङ्गितिक वाद्य यन्त्रहरू के के हुन् भने सर्वप्रथम हारमोनियम भयेन ढोलक कर्ताल झ्याली दुक्की तबेला डफली आदिहरू हुन्